दार्जिलिङ जिल्लामा उपलब्ध स्थानीय आवास विकप विकल्पहरू को विषयमा भन्नु पर्दा धेरै नै सुविधाहरू छन् है हाम्रो दार्जिलिङमा है जस्तै जस्तै टाडा टाडाबाट आउनु भएका सानो नानीहरूको लागि है स्कुल पढ्ने नानीहरूको लागि है शिक्षाका लागि है हस्टेलको सुविधा पाउनु सक्नु हुन्छ यसरी नै टाडाबाट आउनु भएका नानीहरूका लागि है रेन्ट भाडा घर पनि भाडा घरको पनि सुविधा पाउनु सक्नु हुन्छ है यसरी नै तपाईँहरूको टाडा टाडाबाट आउनु भएका फ्यामिली है फ्यामिलीका लागि पनि भाडाको घर पाउनु सक्नु हुन्छ नि यसरी नै कलेज पढ्ने नानीहरूको लागि पनि हस्टेल अथवा पिजी पनि एकदम सुविधा नै पिजिको पनि एकदमै पाउनु सक्नु हुन्छ अनि यसरी नै टाडाबाट घुम्न आएका है मानिसहरूका लागि पनि होटेलको एकदमै सुविधा पाउनु सक्नु हुन्छ यसरी नै तपाईँहरूले जमिन जमिन जमिन जमिन पनि किन्न सक्नु पाइन्छ तर जमिन चाहिँ किन्न सक्नु चाहिँ पाइन्छ तर अलिक बजारमा चाहिँ होइन तर अलिक बजारदेखि टाडामा टाडामा चाहिँ तपाईँहरूले जमिन चाहिँ किन्न सक सक्नु हुन्छ तर बजारमा चाहिँ जमिन किन्न सक्नु हुँदैन किनभने बजारमा अहिले है धेरै नै जगातिर है जगा जगा जगा छैन है जमि जमिनको लागि है किनभने ती दार्जिलिङ बजारमा भएका जमिन जमिन जमिनमा चाहिँ सबै जगातिर है ठुलो ठुलो बिल्डिङहरू बनाएको कारणले गर्दा है गर्दा त्यहाँ जमिन चाहिँ पाउनु सक्नु हुँदैन त्यो जमिनमा चाहिँ फ्ल्याट सिस्टम छ है नि है फ्ल्याट सिस्टम भएको कारणले चाहिँ त्यहाँ चाहिँ फ्ल्याट चाहिँ किन्न पाउनु सक्नु हुन्छ तपाईँहरूले है यदि तपाईँहरूले दार्जिलिङ जिल्लामा जमिनै किन्न चाहनु हुन्छ भने जमिन जमिन चाहिँ दार्जिलिङ बजारदेखि अलिक टाडोमा चाहिँ तपाईँहरूले जमिन पनि किन्न सक्नु हुन्छ अनि फ्ल्याट फ्ल्याट फ्ल्याटको चाहिँ धे फ्ल्याटहरूको पनि सुविधा पाए पाउनु सक्नु हुन्छ तपाईँहरूले यसरी नै हाम्रो दार्जिलिङमा यसरी नै रेन्टेड घरहरू पनि को पनि रेन्टेड घरको लागि पनि धेरै सुविधा छन् है रेन्टेड घर भन्नाले है कतिवटा रेन्टेड घरहरू है कोठाको हिसाबमा पनि हुन्छन् कति ठुलो सानो पनि हुन्छन् है त्यसै अनुसार है अनुसार ठुलो सानोको अनुसार नै रेन्टको है रेन्ट रेन्ट घरमा है त्यति नै भाडाहरू गर्ने हुन्छन् है कम्ती बेसी यस्तै प्रकारले नै भाडा लिने गर्छन् है अनि हाम्रो दार्जिलिङ बजारमा है सबै यी सबै टाडाबाट आएका मानिसहरूको लागि भयो है शिक्षक शिक्षिका अनि टाडाबाट आएका फ्यामिली है बस्न आएका सबै मानिसहरूको लागि नै घर हस्टेल रेन्टेड ह घर हस्टेल अनि पिजी भयो है अनि अनि फ्ल्याट है यी सबै सबैको लागि है एकदमै सुविधा म सुविधा नै सुविधा छ अनि पाउन सक्नु हुन्छ तपाईँहरूले अनि हाम्रो दार्जिलिङको आवास विकल्प चाहिँ एकदमै एकदमै उपलब्धि नै छ